हेलो तपाईँ अर्पणज्यू बोल्नु भएको हो म चाहिँ घुम्नु आएको थिएँ हो भाइ कि अन्त दार्जिलिङ घुम्नु आएको थिएँ अन्तखेरि मलाई यहाँको चाहिँ अलिकति प्रसिद्ध मानिसहरूको चाहिँ बारेमा चाहिँ मलाई जान्नु थियो एउटा प्रोजेक्ट थियो कि मेरो त्यसले गर्दा अब सुभाष घिसिङ अगम सिंह गिरी यही जस्तो उहाँहरूको अब चाहिँ केही मलाई जान्नु थियो हो भाइ प्रोजेक्टको लागि हजुर हजुर हजुर हजुर

हजुर हुन्छ हुन्छ हुन्छ धन्यवाद तपाईँकोबाट जानकारी पाएँ एकदमै धन्यवाद ल भाइ तपाईँलाई